अन्धविश्वासमा चाहिँ भयो जस्तो अब बिरालोले बाटो काट्यो है अब काहीँ हामी जाँदैछौँ हिँडेर जाँदैछौँ गाडीमै जाँदैछौँ बिरालोले बाटो काट्यो भने त्यो नराम्रो बाटोमा केही नराम्रो घटना हुन्छ केही नराम्रो हुन्छ भनेर अब त्यो अन्धविस्वास गर्छ होइन अन्त जस्तो अब यो ग्लास फुट्यो काँचको ग्लास फुट्यो भने काँचको ग्लास फुट्यो भने नराम्रो भोलिको दिनमा केही न केही नराम्रो हुन्छ त्यो भयो अन्त अर्को चाहिँ भयो जस्तो अब केही फल लागिरहेको छ एउटा बोटमा केही फल लागिरहेको छ त्यो फलमा आएर चप्पलहरू झुन्डाइदिन्छ होइन नजर लाग्दैन त्यो भयो नजर लाग्दैन भनेर भन्छ त्यो चप्पलहरू झुन्डाउँदाखेरि है अनि अब केही भएर बाहिर गएर बाहिर बिमारी भएर आयो भने बाटोमा हिँडेर बिमारी भएर आयो भने ए कसैको नजर लाग्यो के भयो त्यस्तो खालके अन्धविश्वासहरू भयो होइन अन्त घरमा आउँदा घरमा अब त्यो मुसा आएर एउटा मुसा आएर मुसाले घरमा लुगाहरू काटेर खाँदाखेरि केही न केही नराम्रो हुन्छ दुस्मन लाग्यो अब भोलिको दिनमा केही हुन्छ भन्ने त्यस्तो अन्धविश्वासहरू होइन त्यहीहरू चाहिँ हो अब अन्धविश्वासहरूबारे चाहिँ मलाई थाहा भएको चाहिँ